हाम्रो नेपाली भाषाको कवि हुनुहुन्छ भानुभक्त उहाँ चाहिँ आदिकवि हुनुहुन्छ आदिकवि भनेको चाहिँ एकदमै पहिलाको कवि सुरुको कवि होइन आदिकवि भन्नाले चाहिँ हामी बुझ्छ सुरुको कवि हामीलाई कवि कविताहरू लेखाएर सरल भाषामा कविता बुझाउने नै उहाँ आदिकवि भानुभक्त हुनुहुन्छ होइन उहाँले चाहिँ एकदमै हामीले बुझ्ने भाषामा चाहिँ कविता लेख्नु हुन्थ्यो जसमा कि हामीले चाहिँ सरल भाषामा हामीले उहाँको मनको भाषाहरू बुझ्नु सक्थ्यौँ होइन बुझ्नु सक्छौँ र उहाँको एकदमै एकदमै राम्रो सरल भाषामा लेखिएको हुन्छ जुन उनले एउटा रामायण पनि उनले सरल भाषामा लेखेर हामीलाई रामायणमा के थियो होइन रामायण कस्तो थियो भन्ने चाहिँ उनले हामीलाई एकदमै सरल भाषामा स्पष्ट रूपमा बुझ्ने सक्ने हामीले बुझ्न सक्ने भाषामा अनुवाद गरिदिएको थियो जो चाहिँ हामीले रामायण पढेर एकदमै हामीलाई अब राम्रो भयो होइन पहिला पहिला हामीले रामायण पढ्न सक्दैन थियो संस्कृतमा लेखिएको थियो संस्कृत हामीले पढ्न सक्दैन थियो धेरैजनाले पढ्न सक्दैन थियो एकदमै कम्ती मात्रामा पढ्न सक्थ्यो होइन तर अहिले चाहिँ अब भानुभक्तले चाहिँ रामायण चाहिँ हामीलाई सरल भाषामा अनुवाद गरिदिएको हुनाले गर्दा चाहिँ हामीले चाहिँ रामायण सजिलोसँगले पढ्न सक्छौँ होइन अनि उहाँले म सानो हुँदाखेरि उहाँले एउटा कविता लेख्नुभएको थियो भरजन्म घाँसतिर भन्ने उनले एउटा घाँसीलाई लिएर उनले एउटा कवितै लेख्नुभएको थियो उनले त्यो कवितामा चाहिँ बुझाउनु भएको थियो कि मान्छे चाहिँ पैसा रुपियाँ भएर मात्रै पनि हुँदैन रहेछ सबैभन्दा ठुलो मान्छेको मन रहेछ भन्ने उनले त्यो कवितामा स्पष्ट बुझाएको थियो होइन पैसा नहुँदा पनि उनले मान्छेको मन छ भने चाहिँ कुनै कुरा पनि गर्नु सक्छ भन्ने उहाँले त्यो कवितामा एकदमै स्पष्ट रूपले भन्नुभएको थियो होइन यसरी नै मलाई भानुभक्त चाहिँ एकदमै कवि चाहिँ भानुभक्त आचार्य चाहिँ एकदमै मलाई मनपर्ने कवि हुनुहुन्छ